हेलो ड्राइभर भाइ अँ म जाँदिन है ल मेरो प्रोगाम क्यान्सल भयो मेरो ठाउँमा अरू कसैलाई लगेर जानु है अर्कै प्यासेन्जरलाई लगेर जानुहोस् है म फर्केँ म फर्केँ अनि त कस्तो तपाईँ टाइममा आउनुपर्छ नि त म कति घन्टा त्यहाँनिर बसेँ तपाईँ आउनुभएन अब एउटा टाइम हुन्छ नि त हौ जुन कामले हिँडेको त्यो कामै नहुने भएपछि त्यो काम नै टरिसकेपछि त्यो टाइमको त्यो कामको टाइमै बितिसकेपछि चाहिँ म कसरी जानु जा सक्छु तपाईँको गाडीमा अब जतासुकै अड्नुहोस् न अनि त तपाईँले अरू लगेर जानुहुन्छ कि के कसो गरेर लानुहुन्छ कि तपाईँको लस भयो कि लस भएन कि तपाईँको कारण तपाईँ ढिलो आउनुको कारणले गर्दा चाहिँ म फर्केँ क्यान्सिल भयो मेरो आजको प्रोगाम पनि आजको जुन चाहिँ तपाईँलाई तपाईँको गाडीमा मैले सिट भनेको थिएँ त्यो सिटहरू त्यो सिटमा अरू कसैलाई लगेर जानुहोस् म चाहिँ जानु सक्दिनँ म चाहिँ फर्केँ आधा घन्टा त तपाईँलाई पर्खेँ नि त आधा घन्टा त तपाईँलाई पर्खेँ आधा घन्टामा पनि तपाईँ आउनुभएन त्यो कारणले चाहिँ अब म ढिलो गएर मेरो काम पनि त नहुने भयो नि त ढिलो गएर मेरो काम हुँदैन तब किन म जानु क किन म तपाईँको गाडीमा कुद्नु मात्रै जानु हो र तपाईँको गाडीमा चाहिँ पै कामै नभएर चढ् चढेको जस्तो हुन्छ त क्यान्सिल गरिदिनुहोस् क्यान्सिल भयो मेरो अँ तपाईँकै कारणले गर्दा होस् स् तपाईं रिसाउनुहोस् कि खुसाउनुहोस् कि मलाई मतलब छैन त्यो तपाईँकै गल्ती हो म चाहिँ जानु सक्दिनँ हस् हस्